लुगा धुनुको लागि सर्फ चाहियो अब लुगा सुकाउनुको लागि तार चाहियो सर्फ चाहियो यो पानी चाहियो अन्त हामी लुगालाई सर्फलाई आधा घण्टा राख् राख्छौँ पानीमा लुगा भिजाएर त्यस पछि हामी त्यसलाई दुई तिन तिन पानी पखाल्छौँ तिन पानी पखालेर हामी सुकाउछौँ गर्छौँ र पानी अब पानीको हिसाबमा पानी धेरै छ भने हामी धेरै नै युज गर्छौँ पानी लुगा सुकाउनुमा पानी थोरै छ भने हामी थोरै मात्रमा लुगा भिजाएर हामी थोरै पानीले अनि हामी काम चलाउने गर्छौँ किनभने हाम्रो अब अहिले कति बेला हाम्रो पानीको पनि समस्या हुनु सक्छ त्यो पानीको समस्याले गर्दाखेरि हामी थोरै लुगा मात्रै धुन्छौँ अब पानी एकदमै पुरै छ भने हामी पानी चाहिँ एकदम लुगा मजाले लुगाहरू धुने गर्छौँ कति जगा पानीको अवस्था कतिपय पानीको समस्या छ र पानीको समस्याले गर्दाखेरि चाहिँ लुगाहरू कम्ती मात्रमा धुने गर्छन् मानिसहरू जसकोमा पानी छ उसकोमा राम्रोसँगले धुनु धुलाउनु सक्छ र धुलाइ राम्रो हुन्छ पानी पानीको समस्या भन्ने कुरो सबै जगामा हुँदैन जगा जगामा हुँदैछ यो कति जगा सहर गाउँतिर पनि पानीको सहरतिर पानीको समस्या हुने गर्छ र गाउँमा पानीको एभाइलेभल हुन्छ र लुगाहरू पनि मजाले धोइने धुने गर्छ र अहिले फिलहाल हाम्रो यता पानीको समस्या देखा परेको छ र लुगाहरू कम्ती मात्रमा धुने गर्छौँ